हुन्छ भाइ धन्यवाद यहाँसम्म ल्याइदेऊ है भाडा कति हौ ला एक सौ मेरो त चेन्ज छैन त हौ चेन्ज त्यही त चेन्ज नै नभएर त प्रब्लम भइरहको छ अहिले अब त्यही त हो चेन्ज नभएर त्यही हो छुट्टा नभएर एकछिन नै एकछिन नै म हेर्दैछु ला पाँच सौ मात्रै रहेछ नि होइन पाँच सौ उयो त्यस्तै त्यस्तै छ नि त पाँच सौ पाँच सौको यसो गर्नु न अन्त मलाई यसो मिलाइ दिनु नि त अगाडि पछाडिको पेसेन्जरहरूबाट होइन अब यति नै हो नि त भाइ भएको अब पाँच सौ पाँच सौ छ नि त अब कसो गर्नु लु लु केही अब जोगाड गरौँ त भाइ होइन अब भएन भने यसो गरौँ अब अन अनलाइन हुन्छ भने अनलाइन गरिदिन्छु क्यास हो भने चाहिँ अब यही हो मेरो छुट्टा छैन भाइ त्यसले गर्दा अब यहाँसम्म त ल्याइदेऊ उधारो चढ्ला जस्तो भयो त भाइको गाडीमा त हौ कि नभए अब यो चेन्ज चाहिँ मलाई गरिदिनै पऱ्यो अब एस सौ रुपियाँ काटेर चाहिँ मलाई चार सौ रुपियाँ देऊ न